तेह्र जुलाई उन्नाइस सौ त्रियान्नब्बे सात जुलाई उन्नाइ सौ चौरान्नब्बे दस डिसेम्बर उन्नाइस सौ त्रियान्नब्बे पन्ध्र अगस्ट उन्नाइस सौ सैँतालिस सोह्र जुलाई उन्नाइस सौ पचहत्तर